हाम्रो घरको माथिनिर ग्राउन्डमा चाहिँ दसैँ तिहारमा ठुलो मेला लाग्ने गर्छ होइन अनि हामी दसैँको टिका लगाएको पैसाले पनि मेलामा धेरै नै इन्जोय गर्छौँ अन्त गर्छौँ गर्थ्यौँ पनि अनि दिवालीमा पनि भाइटिका लगाएको भैलेनी खेलेको पैसाहरूले म मेरो दिदी मेरो भाइ साथीहरू सबै त्यहाँ मेला गएर मजाले इन्जोय गर्थ्यौँ अब त्यो त्यो साथीहरूमा मेरो मेरो आफ्नै दिदी त बितेर जानुभयो त्यो साथीहरू पनि सबै बिहे भएर गयो अब धेरै सम्झना आउँछ त्यो दिनहरू अब फर्केर कहिल्यै पनि आउँदैन है म त्यो दिनहरूको चाहिँ धेरै सम्झना गर्छु भयो